हाम्रो यहाँ डुवर्समा धेरै प्रकारको जाति र धर्महरू बस्छ अनि त्यसले गर्दा चाहिँ हाम्रो यहाँ हाम्रो यहाँ डुवर्समा चाहिँ धेरै प्रकारका मतलब उयो व्यञ्जनहरू पाउँछ लाइक नेपालीहरूको कोदोको रोटी सेलरोटी अनि अझै थुप्रै पर प्रकारका छ लाइक ढेँडो होइन नेपालीहरूको चाहिँ अनि अलिक धेरै प्रकारका छ अझै त मलाई थाहा भएन अनि मुस्लिमहरूको चाहिँ ज्यादा तर सेवाइहरू खाइन्छ सेवाइ खाइन्छ अनि उनीहरूले उनीहरूले मासुहरू पनि धेरै खाइन्छ मतलब धेरै प्रकारको खाइन्छ तर सुँगुरलाई छोडेर चाहिँ उनीहरूले धेरै प्रकारको मासुहरू खाइन्छ अनि नेपालीहरूमा चाहिँ कतिजनाले गोरुको मासु खान्छ अनि कतिजनाले चाहिँ नि खाँदैन अनि अर्को जात भनेपछि चाहिँ थापाहरू आउँछ थापाहरूले चाहिँ सुँगुरको मासु चाहिँ प धेरै मजाले नै खाइन्छ अनि उनीहरूको अब उनीहरूको म चाहिँ थापा होइन अब मैले चाहिँ थाहा भएन उनीहरूले के खाइन्छ अनि हाम्रो यता आउँछ आदिवासीहरू अनि आदिवासीहरूले चाहिँ थुप्रै प्रकारका खाइन्छ जस्तो कि तपाईँहरूको धेरै त आउँदैन मलाई टिक्ले रोटी भनिन्छ नि खाइन्छ उनीहरूको मतलब उनीहरूको तिहारतिर चाहिँ टिक्ले रोटी खाइन्छ अनि नि उनीहरूले चाहिँ मासु जुन चाहिँ पायो त्यसकै मासु खाइदिन्छ जस्तै कि अब तपाईँले के जनावरहरू देखेको छ त्यो सबै मासु चाहिँ उनीहरूले खाइन्छ लाइक चरा अनि बाख्राहरू त उनीहरूले खाइन्छ अनि हामीले पनि हामी तामाङहरूले चाहिँ धेरै खाँदैन सुँगुर खाँदैन अनि हामीले लाङ्स लाङ स्या पनि खाइन त्यसले गर्दा चाहिँ हाम्रो धेरै व्यञ्जनहरू छैन अनि हाम्रो चाहिँ हाम्रो चाहिँ अब प्रोपर भनेपछि चाहिँ सेलरोटी हो अनि टिक्ले रोटी अनि ढेँडो कोदोको रोटी सेलरोटी अनि सेलरोटी त भनेँ मैले अनि गिलो रोटी भनिन्छ त्यसलाई गिलो रोटी भनिन्छ अनि अनि हाम्रो यता चाहिँ धेरै प्रकारको खिचडी पनि बाँडिन्छ त्यसरी पूजातिर हामीले लाइक खिचडी बाँडिन्छ अनि हामीले के बर्थडेहरू छ भने त खिरहरू पनि बाँड्छ त्यसरी नै हाम्रो चाहिँ चाहिँ चाहिँ यति नै छ योभन्दा अझै धेरै छन् मलाई आएन